खेलकुद क्षेत्रमा चाहिँ त्यस्ता कुनै सरकारबाट त त्यस्तो कुनै मदद्हरू लगाएको छैनन् र खेलकुदहरूमा चाहिँ आफ्नै गाउँमा आफ्नै साथी भाइहरू मिलेर इक्विपमेन्टहरू युनिफर्महरू त्यस्तै आफ्नै साथीभाइहरू मिलेर किनेर खेल्ने गर्दछ लाउने गर्दछ र उनीहरू एकार्कामा खेल्ने गर्दछ र सरकारबाट त्यस्तो कुनै मदद्हरू त उपलब्ध भएको छैन र उनीहरू आफैँमा उनीहरू आफैँमा मिलेर खेल्ने गर्दछ र त्यस्तो सुविधाहरू चाहिँ कुनै पनि उपलब्धहरू त्यस्तो खेलकुदमा कुनै पनि उपलब्धहरू भएको छैन